हाम्रो भारतको अफिसियल भाषा चाहिँ बङ्ला हिन्दी अनि इङ्ग्लिस हो अन्त धे धेरै प्रकारको मतलब नेपालीहरू हाम्रो यता चल्दैन त्यस्तो जो अफिसतिर पनि हिन्दी बङ्ला इङ् इङ्ग्लिस पनि त्यस्तो चल्दैन बङ्ला र हिन्दी चाहिँ चल्छ हाम्रो नेपालीहरू चाहिँ चल्दैन